मलाई अन्तर्राष्ट्रिय सङ्गीत गाउन मन लाग्छ किनभने त्यसमा सुर ताल केही हुँदैन लय हुँदैन किनभने मलाई तान्नु अलिकति साह्रो पर्छ त्यसैका लागि चाहिँ मलाई साङ्गीतिक मनपर्छ